कालेबुङ जिल्लामा मुख्य जातीय समूहबारे र भाषिक समूहबारे भन्नुपर्दा विशेष कालेबुङ जिल्लामा नेपाली भाषीको बहुलता पाइन्छ यहाँका नमानिसहरूले धेरै मात्रामा नेपाली भाषा नै प्रयोग गर्ने गर्छन् नेपाली जातिभित्र पनि विभिन्न जात जातका मानिसहरू छन् जस्तै राई लिम्बू मङ्गर छेत्री बाहुन नेवार भुजेल कामी दमाई शेर्पा भोटे लेप्चा तामाङ आदि उनीहरूको आ आफ्नै भाषाहरू छन् आ आफ्नै भाषाहरू बोल्ने गर्छन् यसरी विभिन्न जात जातका मानिसहरू भए तापनि सबैजना मिलेर नै बसेका छन्